राजेश हमाल रेखा थापा

पुरा मनपर्छ अनि त्यहाँदेखिको गायकीमा चाहिँ ए गीतहरू चाहिँ अब नेपाली गीतहरू चाहिँ मलाई मेलिना राईको मनपर्छ अनि तिमीले बाटो फेर्यौ अन्त मैले पुज्ने अन्त कुटुमा कुटु अन्त मभन्दा नि अन्त माया बिरानी अन्त अरू चाहिँ अब मलाई मेलिना राई चाहिँ पुरा मनपर्छ गायकभरिमा उसले चाहिँ अब दामी दामी गीतहरू रोजेर गाउँछ र उसको भोइस पनि मलाई साह्रो मनपर्छ अनि म खालि उसकै गीतहरू मात्रै सुन्ने गर्छु अनि मलाई चाहिँ अब अरूभन्दा पनि बेसी चाहिँ अब मेलिना राई मनपर्छ म खालि उसकै प्रायःजस्तै गीतहरू सुन्ने गर्छु र उसको गीतमा चाहिँ अब उसको गीत चाहिँ अब हृदयमा लाग्ने खाले हुन्छ त्यस्तो खाले उयो हुन्छ मलाई चाहिँ उसको गीत सुन्दाखेरि र उसकै भोइस चाहिँ मलाई मनपर्छ